पहिला हाम्रो इन्डियाको चाहिँ पपुलेसन चाहिँ जनसङ्ख्या पहिला हाम्रो इन्डियाको चाहिँ अति थियो होइन त्यति बेलामा मान्छेहरू खुसीले बस्न सक्थ्यो केही बिमारहरू बिमारीहरू पक्रिन सक्थेन होइन त्यति बेलाको इनभाइरन्मेन्ट राम्रै थियो किनकि रुखहरू गाछहरू हुन्थ्यो होइन घरहरू पनि कम हुन्थ्यो मान्छेहरू पनि बेसी हुन्थेन हो त्यति बेलाको इनभाइरन्मेन्ट राम्रो थियो जतिको अहिले कम्पेयर गर्यो भने किनकि अहिले जनसङ्ख्या हाम्रो इन्डियाको टप वानमा आउँछ हो चाइनालाई पनि पछि छोडिसकेको छ र त्यही भएर चाहिँ रुखहरू काटेर प्रपर्टीहरू किनेर ल्यान्ड किनेर घर बनाउँछ हो त्यही भएर विभिन्न टाइपको क्लाइमेट चेन्जहरू हामी देख्न पाउँछ बिमारीहरू फैलिन्छ अनि सिजनको टाइममा क्लाइमेट चेन्ज हुन्छ सम्मरको टाइममा पनि पानी पर्छ विन्टरको टाइममा अतिरिक्त चिसो हुन्छ फेरि घाम लागिहाल्छ त त्यही ग्लोबल वार्मिङ इफेक्ट पनि हामी कता न कता देख्न पाउँछौँ त त्यही भएर चाहिँ हाम्रो इन्डियाको जनसङ्ख्याले गर्दा चाहिँ बेसी ओभर पपुलेसन भएर चाहिँ प्रत्येक टाइम मतलब ह हरेक टाइम क्लाइमेट चेन्ज हुन्छ अनि विभिन्न टाइपको बिमारीहरू फैलाउँछ जे कि हाम्रो इन्डियाले पहिलादेखि नै भोग्दै आएको छ